नेगेटिभ एक्सपिरियन्स भन्नु पर्दा चाहिँ मेरो स्वेटर मैले अनलाइनबाट मगाएको थिएँ मिन्त्रा एम एप्सबाट ब्लु कलरको थियो तर त्यो स्वेटर जब आयो खोलेर हेर्दा त्यो स्वेटर जुन प्रकारको त्यो एप्समा देखाएको सो गरेको थियो त्यस्तो आएन छोटो नराम्रो धागोहरू पनि राम्रो थिएन त्यो स्वेटरको बनावटीहरू पनि एकदमै नराम्रो हेर्दै मन न पर्ने जुन स्वेटर सोचेर मैले मगाएँ त्यो एकदमै नराम्रो आउँदा चाहिँ मलाई धेरै दुःख लाग्यो अरू बेला त कहिल्यै पनि मगाएको थिइनँ त्यो मेरो प्रथम चोटि थियो म त्यहाँदेखि ए उपरान्त त मैले मगाउनै छोडेँ स्वेटर चाहिँ